गाई गोरूलाई जरो आउँछ रुगा मार्गी लाग्छ

छेरपाटी चल्छ भुँडीहरू पोलिन्छ दाना दाना निस्किन्छ मच्छरहरूले टोके पछि जरो आउँछ बजारबाट डाक्टर आएर बोलाएर हामी दवाई पानी गरिदिन्छु मच्छरहरू बेसी हुन्छ डाँसहरू हुन्छ टोकिदिन्छ अन्त जरो आउँछ

खँबारीको बोक्रा दिनुपर्छ निमपत्ता अरू के के लोकल दबाई गर्नुपर्छ प्यारासिटीमोलहरू के के बस्तीको दवाईहरू दिन्छ जाती कतिजाना जाति पनि हुन्छ कतिजाना मरि पनि जान्छ कोही बेला दुधै सुकिजान्छ घाँस घाँस पात मिलेन भने पनि बिमार हुन्छ दानी पानीहरू पकाएर दिनुपर्छ टाइम टाइममा घाँसहरू दिनुपर्छ गोठ गोठहरू पनि सफा पार्नुपर्छ

मलहरू सोहोर्नु पर्छ सर सफा पारेर राख्नुपर्छ बस्नुको लागि सोत्तरहरू हाल्नुपर्छ सुकेको पत्ताहरू के केहरू ओछ्याइ दिनुपर्छ बेलुका चाहिँ धुँवाहरू गरिदिनु पर्छ मच्छरले नखाओस् भनेर डाँसहरू चाहिँ नलागोस् गाई गोरु चाहिँ बिमार नहोस् भनेर चाहिँ पुरा याद गर्नुपर्छ